आबो पहिला पहिला चाहिँ होइन हाम्रो गाउँ घर घरमै दुधहरू आउँथ्यो त्यतिबेला चाहिँ अब पुरा गाईहरू थियो गाउँ गाउँमै गाईहरू थियो त्यही भएर घर घरमा दुधहरू ल्याउथ्यो बेच्नु होइन अन्त त्यहाँदेखिको पिच्छे फेरि बिचमा अब गाईहरू धेरै अब कम्ति भयो गाउँमा त्यो भएर चाहिँ फेरि त्यहाँदेखि हामीले बजारको दुध खानु थाल्यौँ त्यो अमुल ताजा अमुल गोल्डहरू खायौँ अन्त त्याँदेखिनको अहिले फेरि गाउँ हाम्रै गाउँको भाइहरूले चाहिँ दुधको बिजिनेस गर्छ होइन उनीहरूले दुध चाहिँ बिजनबारीबाट ल्याउँछ गाईको दुध त्यही भएर अब अहिले चाहिँ हाम्रो यहाँ अब दुधकोचाहिँ अब दु ख छैन दु ख छैन त्यो भाइहरूले ल्याएकै दुध चाहिँ हामी पनि सबैले राख्छौँ त्यही हामी गाईको दुध हामी त्यही गाईको दुध हामी त्यही खान्छौँ